हाम्रो भारत देशबाट न्यासनल इन्टर्न्यासनल खेल्ने म महिला अथवा ओमेन्सहरू धेरै नै कम्ती कम्ती मात्रामा छन् त्यस त्यसले गर्दा भारत भारत सरकाले ब जति जति केटा केटाहरूलाई अपर्चुनिटी दिन्छ त्यति हाम्रो महिलालाई पनि दिनुपर्ने मलाई चाहिँ त्यस्तो लाग्छ अनि अनि ती अहिले अहिलेको महिलाहरू मतलब अब बाहिर मा महिलाहरू कहाँदेखिन्को कहाँ पुगिसके स्पेस अथवा जूनमा पुगिसके तर हाम्रो इन्डियाको महिलाहेरू उनीहरूलाई चान्स उनीहरूलाई पनि चान्स दिनपर्छ जस्तो लाग्छ